मैले जुन स्कुलको टेक्स्ट बुक मगाएको थिएँ मेरो बहिनीको लागि त्यो त टेक्स्ट बुकमा त कतिवटा इनकरेक्ट वर्डहरू रहेछ ग्रामटिकल मिस्टेकहरू रहेछ बुक चाहिँ एकपल्ट रिभ्यू गरेर स्कुलले फाइनलाइज गर्नु पऱ्थ्यो त्यो बुक्स चाहिँ मलाई टेक्स्ट बुक चाहिँ एकदमै ठिक लागेन त्यो नानीहरूको लागि जुन स्टानडर्ड सिक्स्थ स्टानडर्डको लागि जुन बुक खासमा हुनुपर्ने त्यो लेभलको पनि थिएन त्यहीमाथि भित्र स्पेलिङ मिस्टेकहरू ग्रामर मिस्टेकहरू रहेछ बुकमा अहिलेको नानीहरूलाई कलरफुल कलरफुल अन्त पिक्चर्सहरू चाहिन्छ पिक्चर्सहरू रहेन रहेछ

नमनपरेको चिज चाहिँ त्यसको स्पेलिङ र भित्रको ग्रामर अब यदि टेक्स्ट बुक नै मिस्टेक छ भने नानीहरूले त मिस्टेक सिक्छ त्यो मिस्टेक चाहिँ हुनु भएन अन्त त्यसको जुन प्रकारको बाहिरको कभर थियो कभर पनि हार्ड कभर बनाएको रहेछ हार्ड कभर ठिकै छ नानीहरूले लु प्लाचपुछ पार्छ नानीहरूले बिगार्छ भनेर हार्ड कभर राखिदिएछ तर हार्ड कभरको अगाडिको पिक्चर्स पनि अलिक नानीहरू जस्तै नै राखिदिनु पर्थ्यो अगाडि नै ठुल्ठुलो क्लास टुवेल्भ कलेज पढ्नेहरू जस्तै कमप्लिकेटेड अगाडिको सादा प्लेन त्यस्तो त हुनु भएन नानीको टेक्स्ट बुक त अगडि कलरफुल राखिदियो भने नानीले पनि त्यो टिपेर पढौँ पढौँ हेरौँ हेरौँ लाग्छ